मलाई मनपर्ने टिभी सो चाहिँ जापानको जापानिस एनिमे भन्छ त्यसको चाहिँ तपाईँको कमिक बुकहरू पनि पाउँछ माँङ्गा पनि पाउँछ जसलाई चाहिँ माँङ्गा भन्छ जापानिसमा माँङ्गा त्यो एनिमे मैले चाहिँ मैले क्लास नाइनदेखि हेरेको अन्त त्यो चाहिँ टिभी सो हो एउटा जापानको टिभी सो र म चाहिँ त्यसमा एकदमै भित्रै पसिसकेको थिएँ एकदमै मन पर्थ्यो त्यो चाहिँ मलाई त्यसमा चाहिँ के देखाउँछ भन्दाखेरि त्यो स्टोरी चाहिँ हो तपाईँको पाइरेटको लुटेराहरूको उनीहरूले चाहिँ अब एउटा वान पिस भन्ने खजाना हुन्छ त्यो खोज्नुपर्ने र त्यसमा अब अरू पनि हुन्छ थुप्रै जस्तै हाम्रो मेन क्यारेक्टरको नाम चाहिँ हो लुफी मङ्की डी लुफी उसको क्रुहरू पनि हुन्छ साथीहरू एकजनाको नाम हो रोरोनोवा जोरो अन्त ऊ चाहिँ एकदम स्वर्ड्समेन तलवारहरू चलाउने अन्त अर्को छ सान्जी विन्समोक सान्जी ऊ चाहिँ त्यो सिप उनीहरूको सिप त्यो त्यो सिपको कुक हो ऊ ऊले खानाहरू बनाउथ्यो र थुप्रै छन् अरू पनि त्यसमा र त्यसमा भिलनहरू पनि छन् गुन्डाहरू जसले चाहिँ उनीहरू पनि सबैजना मिलेर वान पिस खोज्दैछ र अब त्यही कम्पिटिसन चलिरहेको छ कि कसले पहिला खोज्ने हो त्यहिँ बिषयमा चाहिँ उनीहरू बिचमा झगडाहरू पनि मदभेद भइबस्थ्यो र त्यो सो अहिले पनि चलिरहेको छ त्यो सो चाहिँ तपाईँको उन्नाइस सय निनानब्बेदेखि चलेको अहिलेसमन चलिरहेको छ र त्यो सोको राइटर चाहिँ हो तपाईँको इचिरो ओडा भन्ने मान्छे उहाँ चाहिँ जापानको मात्रै नभएर पुरै विश्वको नै एकदमै प्रसिद्ध राइटर हो उहाँले लेख्नुभएको जुन चाहिँ पनि त्यो माँङ्गा कमिक्स छ त्यो चाहिँ अहिले तपाईँको विश्वभरि नै प्रचलित टप ग्रसिङ माँङ्गा कमिकमा आउँछ जसले चाहिँ तपाईँको मार्भल डिसी जुन चाहिँ छ दुईवटालाई बिट गरेको छ र त्यो सोको एडभेन्चर चाहिँ तपाईँको वर्ल्ड बिल्डिङ भन्छ वर्ल्ड बिल्डिङ एडभेन्चर फ्रेन्डसिप कमेडी सबै छ त्यसमा तपाईँले सबै पाउनुहुन्छ कमेडी पनि एकदम भरिपूर्ण छ अरू पनि थुप्रै छ त्यसमा तपाईँले आफ्नो साथीहरूलाई कसरी सहायता गर्नुहुन्छ हो त्यो सबै सिकाउँछ राम्रो छ त्यो सो